अब मलाई चाहिँ कुकिङ चाहिँ खालि महिलाहरूको मात्रै काम हो भनेर चाहिँ मलाई चाहिँ त्यो चाहिँ कदापि लाग्दैन किनभने अब यो कुकिङ भन्ने चाहिँ हरेकजनाले गर्न सक्छ होइन अब आमाबाबादेखि लिएर घरका आमा बाबा छोरा छोरी सबैले नै यो कुकिङ चाहिँ गर्नु सकिन्छ अब हामीले त अब हामीले पनि कुकिङ त अब सिकेर आएको छैनौँ आमा बाबाले सिकाउनु भएको उयै कुकिङ गर्नु चाहिँ अब हामीले हाम्रो नानीहरूलाई पनि सिकाउनै पर्छ अब छोरा होस् छोरी होस् छोराहरूलाई पनि सिकाउनै पऱ्यो किनभने भोलिको दिनमा अब घरमा अब कम्ती परिवार होला अब आमा बाबा छोरा मात्रै होला त्यति बेला चाहिँ को बाहिरको काम गर्नु सबै जाला आमा बाबा बाहिर होला त्यतिबेला अबबो त्यो घरमा भएको छोराले पनि खाना पकाउनु त पऱ्यो किनभने अब आमा बाबा गलेर आउनु भएको हुन्छ त्यसै कारणले अब म चाहिँ यो कुकिङ चाहिँ केटीहरूको मात्रै काम हो जस्तो लाग्दैन किनभने अब हरेक होटल लाइनमा हेऱ्यो भने कुक त कुक त केटै हुन्छ केटाले नै पकाइराखेको हुन्छ अब केटी पनि कुक हुन्छ सेफ हुन्छ होइन अब हामीले आँखाले देखिरहेको छौँ र अब घरमा पनि कति ठाउँमा अब मेरै घरमा पनि अब म बिसन्चो हुँदा बिमारी हुँदाखेरि अब कति दिन ओछ्यान पर्छु त्यति बेला मेरो श्रीमान्ले पनि मलाई पकाएर दिनुहुन्छ कति अरूको जग्गा गाउँ ठाउँमा पनि हाम्रो अब प्रायै नै मैले देख्दामा चाहिँ अब हाम्रो गाउँमा चाहिँ अब श्रीमान्हरूले पनि पकाउनुहुन्छ अरूको श्रीमान्हरूले पनि गाउँमा छोरा छोराहरूले पनि पकाउनुहुन्छ अब छोरी छोरीहरूले छोरी बुहारीले त पकाउनुहुन्छ साथै छोराहरूले पनि पकाको मैले देखेको छु र यहाँ हाम्रो चाहिँ अब यहाँ सबै सबैले नै कुकिङ गर्नुहुन्छ अब छोरा होस् छोरी होस् आमा होस् बाउ होस् श्रीमान् होस् श्रीमती होस् होइन सबैले नै कुकिङ गर्नुहुन्छ यो खाना चाहिँ अन्त त्यसै कारणले मेरो सोचमा चाहिँ अब यो कुकिङ चाहिँ महिलाहरूको काम मात्रै हो भन्ने चाहिँ मलाई लाग्दैन मेरो घरमा चाहिँ अब मेरो मबाहेक मेरो लोग्ने मेरो नानी छोरा सबैले नै पकाउँछ मेरो मलाई मद्दत गर्नुहुन्छ र मलाई चाहिँ अब यो लाग्दैन कि कुकिङ चाहिँ के महिलाहरूको मात्रै काम हो भनेर यो चाहिँ अब मरदहरूले पनि गर्नु पर्छ किनभने अब घरमा श्रीमती आमा बहिनीहरू बिमार हँदा अब मरदले पनि पकाएर त दिनुपऱ्यो नि त्यसै कारणले चाहिँ अब स्त्री र पुरुष दुवैको नै काम हो यो कुकिङ गर्ने चाहिँ म मेरो सोचाइमा चाहिँ अब मलाई चाहिँ त्यस्तो लाक्छ